मेरो नाम उत्तम छेत्री हो म जलपाइगुडी बाख्रागोटमा बस्छु र मेरो मतलब म पहिला टी गार्डनमा कार्यरत थिएँ अहिले म रिटायर भएर घरमै विश्राममा छु र अब अहिले घरमै बसिरहेको छु